मेरो हबी चाहिँ अब खा कुकिङ हो होइन खाना बनाउनु एकदमै राम्रो हो होइन अब खाना बनाएर नै कतिजनाले अब पैसा पनि कमाउनु सकिन्छ होइन अब कुकिङ सिक्नु पनि राम्रो हो त्यो भन्दा पनि अब केटीहरूको लागि झन् अब छोरी मान्छेले झन् खाना बनाउनु सिक्नैपर्छ होइन कुकिङ गर्नु त सिक्नैपर्छ हो खाना बनाउनु राम्रो हो र खानाबाट नै खाना बनाएर नै अब पैसा पनि कमाउनु सकिन्छ होइन अँ होटलहरूतिर अब खाना बनाउनु सिक्नु छ भने अब होटलहरू ठुल्ठुलो होटलहरूतिर अब कुकिङहरू गर्नु होइन कुक् कुकिङहरू गर्नु सिक्दा पनि हुन्छ त्यो कुकिङ गरेर नै खानाहरू बनाएर नै अँ पैसा कमाउनु पनि सकिन्छ होला घर परिवारमा पनि अब खानापिना पकाएर होइन अब छोरी मान्छे भएपछि त घरको खानापिना अब राखनधरन सबै सिक्नुपर्छ होइन अब पछि अब छोरी मान्छे होइन अरूको घरमा पनि अब बिहा बिहाहरू भएर जान्छ अब गएपछि अब हस्बेन्डको घरमा पनि खानाहरू बनाउनु सिक्नैपर्छ होइन राम्रोसँग खानाहरू बनाउनुपर्छ होइन खाना बनाउनु सिक् सिकी राख्नुपर्छ होइन मेरो चाहिँ अब हबिज चाहिँ खाना बनाउनु चाहिँ खाना बनाउनु नै हो होइन अँ होटलहरूतिर अब काम गर्दा हुन्छ अब कुकिङहरू खाना बनाउनु सिक्दा पनि हुन्छ त्यही खानाहरू खानापिना बनाएर सिकेर नै कसैलाई पैसा पनि कमाउनु मिल्छ होइन पैसाहरू पनि कमिन्छ अब परिवारमा अब घरपरिवारमा पनि खानापिनाहरू बनाउनुपर्छ हो सबै सबै खानापिनाहरू बनाउनु सिक्नुपर्छ होइन अब कसै कसैलाई चाहिँ अब खानाहरू पनि बनाउनु आउँदैन होइन अँ खानापिना बनाए बनाउनु सिक्नुपर्छ अब पैसाको अभाव नै हो भने पनि अब खानापिनाबाट पनि बनाएर पनि पैसा कमाउनु सिकिन्छ अब मलाई चाहिँ अब खानापिना पकाउनु कुकिङ गर्नु चाहिँ एकदमै धेरै अब मनपर्छ होइन आई लाइक फुडिस होइन मलाई एकदम धेरै मनपर्छ कुकिङ गर्नु चाहिँ होइन त्यही हो मेरोबाट